मेरो विचारमा चाहिँ ग्रामीण क्षेत्रको यो पुस्ताले चाहिँ उपयुक्त जीवनसाथी पाउन चाहिँ त्यस्तो धेरै समस्याको सामना गर्नु परिरहेको छैन किनकि मानिसहरू सहरमा भन्दा गाउँमा बस्न रुचाउँछन् अनि सहरकाहरूले पनि सहरकाभन्दा गाउँका मानिसहरूलाई नै गाउँका मानिसहरूलाई नै जोडी बनाउन अथवा बुहारी बनाउन छोरा बनाउन रुचाउँछन् किनकि गाउँका मानिसहरू सोझा हुन्छन् भन्ने कुरामा अनि अब अर्को कुरो के भन्दाखेरि गाउँमा पनि सहरले छोइसकेको छ र चाहिँ अनि अब छोइसकेको हुँदाखेरि चाहिँ गाउँका मानिसहरूलाई सहरमा बिहा भएर आउँदाखेरि त्यस्तो ठुलो समस्या हुँदैन अनि त्यसरी नै सहरकाहरू पनि गाउँमा गएर बिहे भएर जाँदाखेरि ठुलो समस्या हुँदैन किनकि अब अहिलेको यो सोसियल मिडियाले गर्दाखेरि आजको युवा आजको यो के भनौँ ग्लोबलाइजेसनले गर्दाखेरि सबै कुरा साझा छ त्यसैले गर्दाखेरि कुनै पनि कुरोमा त्यस्तो अप्ठ्यारो समस्या छ भन्ने कुरो मलाई लाग्दैन